हेलो दिस इज कस्टमर केर म नितिशा सुब्बा बोल्दैछु तपाईँहरूको यहाँ मैले ओला मगाएको थिएँ अनि ओला चाहिँ मैले कति भन्नुहोस् त मैले पाँच फाइभ एएममा चाहिँ मैले मगाएको थिएँ तर अनि मैले ड्राइभरलाई स्ट्रिकली भनेको थिएँ कि म मेरो चाहिँ छ बजीको फ्लाइट छ भनेर अनि त्यो फ्लाइट चाहिँ मेरो लागि एकदमै मेरो लाइफको एकदमै इम्पोर्टेन्ट फ्लाइट थियो अनि त्यो फ्लाइट चाहिँ अब बिफोर हाफ एन आवर त हामी त्यहाँनिर एयरपोर्टमा पुग्नुपर्छ त्यही कारण मैले फाइभ एएममै मैले मगाएको थिएँ तपाईँको ट्याक्सी तर टाइममा नआइदेको कारणले गर्दा चाहिँ मेरो फ्लाइट मिस भयो जो चाहिँ एकदमै मलाई एकदमै दुःख लागिरहेको छ किनभने मैले स्ट्रिकली ड्राइभरलाई कल गरेर अगाडि नै भनेको कि मेरो उयो फ्लाइट चैँ एकदमै इम्पोर्टेन्ट छ भनेर तर अब मेरो कुरालाई चाहिँ अब सायद अब नमानेर हो कि सायद अब नेकलिजेन्सले गर्दा हो कि पुरा ड्राइभरले केयरलेसली ड्राइभरको क्यरलेसले गर्दा चाहिँ मैले मेरो लाइफको सबसे इम्पोर्टेम्ट फ्लाइट मिस गरेँ जसले जसले गर्दा चाहिँ मलाई एकदमै धेरै नोक्सान भयो त्यही कारण चाहिँ म तपाईँहरूसँग रिक्वेस्ट गर्दैछु इट्स माई हम्बल रिक्वेस्ट कि तपाईँहरूले चाहिँ जुन चाहिँ मैले त्यो गाडी क्याब मगाएको थिएँ त्यो क्याबमा जति मेरो फेयर लाग्यो त्यो फेयर चाहिँ सबै रिटर्न गरिदिनुहोस् किनभने अब बिफोर टाइम मगाउँदा पनि अब त्यो दिएको टाइममा नआउँदा चाहिँ अब मेरो नोक्सान भइसक्यो सो म चाहिँ रिक्वेस्ट गर्दैछु कि जो चाहिँ मेरो नोक्सान भयो अब त्यसलाई त म पूर्ण गर्नु त सक्दिनँ तर अब तपाईँहरूकोद्वारा मेरो नोक्सान भएको कारणले गर्दा चाहिँ जुन चाहिँ मैले क्याबमा मैले फेयर दिएको थिएँ त्यो फेयर चाहिँ मलाई रिटर्न गरिदिनुहोस् भनेर म चाहिँ तपाईँहरूसँग रिक्वेस्ट गर्दैछु